हेलो के अरे सुपन भाइ मैले तपाईँकोबाट एउटा मार्तोल ल्याएको थिएँ राम्रो रहेन छ एकदमै रड्डी किसिमको रहेछ त्यो ढुङ्गामा हिर्काउँदा नि कुच्चिने दोब्रिने कामै नलाग्ने रहेछ म अब फर्काउँदैछु है यो मार्तोल चाहिँ मलाई एकदमै मनपरेन म नराख्नु पऱ्यो त्यो मार्तोल